मलाई मुभीहरू मनपर्छ मुभीहरू हेर्नु मनपर्छ मलाई कमेडी मुभीहरू हुन्छ नेपाली मुभी हिन्दी मुभीहरू बेसी चाहिँ मलाई कमेडी मुभीहरू मनपर्छ चाहे फोनमा होस् या टिभीमा म हेरिबस्छु मलाई मुभीहरू चाहिँ नेपाली मुभीहरूमा चाहिँ पिक्चरको नामहरू चाहिँ आशीर्वाद इन्द्रेणी कबड्डी कबड्डी मेरो हजुर नाइ नभन्नु ल आप्पा झरी मनपर्छ नेपाली मुभीमा हिन्दी मुभीमा चाहिँ मलाई थ्री इडियट तारे जमिन पर गजनी बजरङ्गी भाइजान कुछ कुछ होता हे एनिमल पुष्पा हाउसफुल गोलमाल दे दनादन मनपर्छ मुभीहरू मलाई बेसी चाहिँ मलाई कमेडी मुभीहरू मनपर्छ हेर्न